अँ सुन्नु नि भाइ अस्ति मैले त्यो चियर अर्डर गरेको थिएँ नि अँ तिमीलाई कि त्यो चियर चाहिँ पठाउनु त पठाइदिनु भएछ त्यो अर्कै कम्पनीको पठाइ दिनुभएछ तिमीले हेर निलकमलहरूको त राम्रो आएको छ अरे त हौ अन्त अहिले कलरहरू त्यो ऊ यस पनि बस्नेहरू पनि नि मजाको खोप्चोहरू भएको मजाको एकदम त्यो एकदम राम्रो खालको पो आएको छ अरे त अन्त त्यो हेरेर पठाइदिनु नि हौ अलिक राम्रो खालको ल अन्त निलकमलकै पठाइ दिनुपर्छ होला हौ कलर पनि अलिक राम्रो भएको अलिक राम्रो खालको मजबुत खालको नै चाहिन्छ त्यो निलकमलको त राम्रो छ त्यो अर्को अँ त्यो अस्ति अर्को त्यो भाइले पठाइदिएको थियो कि त्यो त एकदमै राम्रो थिएन एकदम त्यसको त्यो ऊ यो हेर्नु नि मेटेरियलहरू पनि राम्रो नभएको कारणले होला एकदमै नरम खालको त्यस्तो रहेछ र चाहिँ मलाई चाहिँ त्यो निलकमलकै पठाइदिनु नि ल म कलरसलर चाहिँ पठाइदिन्छु तिमीलाई है अन्त बादमा मलाई पठाइदिनु नि त्यो निलकमलकै राम्रो गरेर अँ राम्रो भएछ भने त अँ ठिकै छ अर्को फेरि अरू सामानहरू पनि त हामी लिनुपर्छ तिम्रोबाट धेरै हामी सामानहरू राख्छौँ नि त्यो त पछि पछि हुँदै जान्छ नि पहिला सामान चाहिँ राम्रो आवोस् न चियर राम्रो आएछ भने तिमीलाई अरू अरू सामान पनि हामी अर्डर गरिहाल्छौँ नि त्यस्तै पाराले हो हेर्नु पऱ्यो नि त पहिला चिज राम्रो आउनु पऱ्यो हामीलाई पनि अब फेरि मन पराउनु पऱ्यो चिजमा घरमा सबैले तब चाहिँ सबैले मन पराएछ भने ठिकै छ हामी अर्को फेरि अर्डर गर्नेछौँ फेरि चियर पनि हामीलाई निकै चाहिन्छ पचास साठीओडा ज्यादा नै चाहिएको छ हामीलाई ल त्यस्तो भयो भने चाहिँ अँ निलकमलकै पठाइदिनु अँ कलर चाहिँ राम्रो हेरेर त्यस्तै राम्रोसँगको पठाइदिनु है अँ भएछ भने त्यहाँबाट फेरि अर्को त्यो टेबलहरू पनि के के पठाउनु ऊ यो हेर्नु छ चियर स ऊ यस भइसकेपछि हामी टेबल पनि चार पाँचवटा मगाउनु पर्नेछ निलकमलकै ल भाइ राम्रोसँगको पठाइदिनु है त्यस्तै पाराले ल अँ